अब मलाई सबैभन्दा मन पर्ने च्यानल युट्युब च्यानल हाम्रो भाषाको भनेको अब के हुन्छ गरिमा एन्टर्टेन्मेन्ट हो र जसमा कि यो पदम दाइले अब हामीलाई दे एन्टर्टेन गर्नुहुन्छ हाँसो उठाउनु हुन्छ राम्रो लाग्छ अब के भन्छ अनि अब त्यसमा हामी धेरै कुराहरू नयाँ नयाँ कुराहरू सिक्छौँ त्यसमा कि पदम दाइले हामीलाई इन्स्पायर गर्नहुन्छ धेरै मन पर्छ मलाई पदम दाइ अनि उसको च्यानल जो नाम चाहिँ गरिमा एन्टर्टेन्मेन्ट हो त्यसमा कि उसले खालि एन्टर्टेन गर्नुहुन्छ कहिले रोस्टहरू हाल्नुभएको हुन्छ कहिले के गर्नुहुन्छ अब धेरै मन पर्छ उसको च्यानलमा हामी उसको च्यानल सर्च गरिरहेको हुन्छौँ जहिले पनि मजा लाग्छ अनि अरू अरू च्यानल भनेको हाम्रो नेपाली च्यानल भोइस अफ नेपाल जसमा कि हामी टिभीमा हेर्न पाउँछौँ सिङ्गिङको कम्पिटिसनहरू हुन्छ अनि धेरै धेरै कुराहरू अनि त्यहाँबाट हिन्दीमा मन पर्ने भनेको हामीलाई टिभी सोमा कपिल शर्मा सो जसमा कि कमेडी गर्नुहुन्छ अनि धेरै कुराहरू कमेडी गरेर हामीलाई एन्टर्टेन गर्नुहुन्छ जसमा कि हाँस उठ्छ हामीलाई अनि त्यसपछि नयाँ नयाँ कुराहरू के के भनेर हाँस उठाउनुहुन्छ अनि त्यसपछि मध्ये मन पर्ने भनेको टिभी च्यानलमा मुभिसहरूको च्यानल हो जसमा कि हामीले नयाँ नयाँ मुभीहरू धेरै नयाँ नयाँ के के कुराहरू सिक्नु देख्नु नयाँ नयाँ एन्टर्टेन अनि नयाँ नयाँ हामी इन्स्पायर हुन्थ्य्यौँ त्योबाट